र म कलमले कागजमा लेख्न धेरै रुचाउँदिनँ किनभने धेरै मान्छेहरूको आफ्नो आफ्नो एउटा पर्सनालिटी हुन्छ है र मेरो चाहिँ अलिक कस्तो छ भन्दा चाहिँ आफैलाई लेजी लेजी अलिक अल्छे अल्छे आफैलाई लाग्छ है र म धेरै लेख्नु धेरै परिश्रम गर्नु चहाँदिनँ है मलाई मन लाग्दैन तर म धेरै जस्लाई अहिले अहिलेको युग भनेपछि डिजिटल सबै कुरो यहाँ पैसा हेऱ्यो भने यो पनि अनलाइन हुन्छ करेनसी हेऱ्यो भने पासपोर्टहरू हेऱ्यो भने सबै यो एकदम डिजिटल भएको छ है सो त्यसै कारणले गर्दा म धेरै दैनिक रूपमा म ट्विटरहरूमा फेसबुकहरूमा इन्सटाग्रामहरूतिर व्हाट्सएप्पतिर म लेख्ने गर्दछु है र धेरै बिगत धेरै दिनदेखि मैले लेख्दै आएँ र यसले चाहिँ मेरो के भयो भन्दा चाहिँ जुन आफ्नो मेरो मनमा भएको कुराहरू छ है म यो ट्विटरमार्फत यो फेसबुकमार्फत मेरो साथीहरूलाई मेरो प्रिय मित्रहरूलाई है म लेख्ने गर्दछु र म यसलाई र यसले गर्दा चाहिँ मेरो जुन चाहिँ मेमोरीको जुन चाहिँ पवर छ है मेरो जुन चाहिँ एबिलिटी छ जस् जुन चाहिँ एनालाइटिकल एबिलिटी छ है यसहरूमा धेरै मद्दत भयो र यसले गर्दा चाहिँ मेरो जुन चाहिँ राइटिङहरू छ धेरै इमप्रुभ भयो मेरो जुन चाहिँ जुन चाहिँ भाषामा लेख्छु है त्यो भाषाहरू मैले धेरै मेरो धेरै इमप्रुभ हुन सकेको छ बस्